हेलो तपाईँ हाम्रो के हरे स्टुडेन्ट प्रियङ्का तामाङको गार्जेन बोल्नु भएको हजुर मैले नै है तपाईँलाई कल गर्नु भनेर नानीलाई भनेको थिएँ र उनीहरूको अब तपाईँहरूलाई थाहा छ है फर्स्ट टर्म इक्जान सकियो र प्रियङ्का एकदमै राम्रो स्टुडेन्ट छ है आज्ञाकारी छ सिनसियर छ पढ्नुमा पनि ध्यान दिन्छ र उसको यो फर्स्ट ट्रमको रिजल्ट हेर्दाखेरि चाहिँ उसले ऊ चाहिँ म्याथमा त अलिकति कमजोर छ हुनुको लागि त म त हिस्ट्री टिचर हो तर अब ती स्कुलको एउटा सिनियर मोस्ट एउटा टिचर भएको कारणले गर्दाखेरि मेरो प्रधान अध्यापकले चाहिँ अब गार्जेनसँग तिमीले नै हद के हरे मिसले नै डिल गर्नु भनेको कारणले गर्दाखेरि चाहिँ मैले आज तपाईँलाई यो कल गर्दैछु र तपाईँको छोरी प्रियङ्का एकदमै राम्रो छ सबै कुरोमा है तर उसको म्याथमा चाहिँ ऊ एकदमै कमजोर छ र अब उसको त अब यो क्लास टेन है यो फाइनल इयर हो अब उसले माध्यमिक दिन्छ यसपालि र यदि अब उसले म्याथ बिगाऱ्यो भने त उसको त अब यत्रो वर्षको है अब दस वर्षको मेहनत त्यसै जान्छ र यो नानीलाई त अब हामी एकदमै राम्रो अब गाइड गर्नु पर्छ र सके सक भर अब त्यहाँनिर यो नानीले उसले त कति घण्टा चाहिँ पढ्नुमा अब बस्छ है तपाईँहरूले यसो याद गर्नु होस् है र मैले अब प्रियङ्कालाई तिमी त म्याथमा कमजोर छौँ के गर्छौँ भनेर भन्दाखेरि चाहिँ उसले म ट्युसनको लागि उयो गर्छु के हरे गाउँको दिदीहरूसँग म के हरे ट्युसन गएर म सिक्छु है भनेर चाहिँ नानीले भन्दैछ र तपाईँहरूले एकदमै राम्रो नानी छ एउटा अभिभावकको नाताले हजुरहरूले पनि एकदमै नानीलाई गाइड गरेर त्यहाँ गाउँमा भएको अब दाजु दिदीहरू सिनियर दाजु दिदीहरू जो अब म्याथमा है अलिक सिकाउने सक्ने उनीहरूको लाई त्यहाँनिर अलिकिति फाल्तु समयमा है उसलाई ट्युसन जस्तो गराएर चाहिँ म्याथ विषयलाई गरायो भने चाहिँ नानीले एकदमै राम्रो के हरे रिजल्ट ल्याउँछ भन्ने चाहिँ हामी सबै टिचरहरूको एउटा आशा हामीले राखेको छौँ र यसले गर्दाखेरि नै आज तपाईँलाई यो उसको नानीको बारेमा भन्नुको लागि नै यो मैले तपाईँहरूसँग यो फोन गर गरेको हो र तपाईँहरूले एकदमै नानीलाई चाहिँ ध्यान दिनु होला हवस् धन्यवाद